मैले तपाईँहरूको एजेन्सीबाट एउटा गाडी बुक गरेको थियो होइन अन्त अहिलेसम्म आइपुगेको छैन त्यही भएर म मेरो फ्यामिलीहरूसँग आज घुम्न जानलागेको थिएँ अनि त्यस त्यही कारणले आज अहिलेसम्म गाडी पनि आइपुगेको छैन मैले बिहानदेखिको कल गरेको कल पनि रिसिभ गरेको छैन के गर्नुपर्ने होला तपाईँहरू के सोधखोज गरिदिनु सक्नुहुन्छ